अब यो मेरो चाहिँ ठुलै अब सबैभन्दा ठुलै सबल पक्ष चाहिँ के हो भने अब मलाई जुनै पनि अब आउने अब आउने भविष्यमा जीवनमा चाहिँ जति पनि परिक्षा परिश्रम आयो भने म गर्छु तर यदि मलाई कसैले आफ्नै घरबाट सपोर्ट अब हुन्छ नि सपोर्ट भन्ने कुरा पाएन भनेर र त्यो कुरामा मलाई चाहिँ यो नगर त्यो नगर त्यो हुँदैन भन्यो भने चाहिँ मलाई मेरो चाहिँ त्यो कम्जोरि हो किनकि अब अब कसैलाई अघि बढाउनु छ भने आफूले पनि आँट दिनु सक्नु पर्यो नि त है त्यहि भएर मलाई चाहिँ आँट दिने जसले आँट दिँदैन त्यति बेला मेरो कमजोरी चाहिँ त्यही हो